मैले चाहिँ फुलहरू रोप्नको लागि चाहिँ अघिल्लो सालको बिउहरू सबै कागजमा पोको पारेर राख्छु र त्यसको समय भएपछि त्यसलाई गमला गमलामा छर्छु र बिउ निक्लेपछि पटमा लगाएर फुलहरू रोप्ने गर्छौँ अन्त सब्जीहरू पनि त्यही हो मल लगाइ रहनुपर्छ गाईको मल र घरको वरिपरिको जङ्गलहरू काटेर बारीतिर घाँसहरू काटेर एउटा खाल्डामा हालेर राख्छु घरमा बिग्रिएको सब्जीहरू भातहरू के के सबै जो पनि बिग्रिएको छ त्यलाई एउटा खाल्डामा हालेर राख्छौँ र एक वर्ष भएपछि त्यो माटो जस्तो हुन्छ त्यो माटोलाई चाहिँ फुलबारी मल म म मिलाएर फुलहरू रोप्छौँ र फुलहरू धेरै राम्रो हुन्छ गाउँको मन्छेहरूले पनि कुरा गरिबस्छ फुल निकै फुलायो भन्छ र फुल फुलाउनुको लागि चाहिँ मलाई धेरै मजा लाग्छ मेरो बगैँचामा अहिले के रे पेन्जी पेन्जी के भन्छ त्यो मखमली र सयपत्री चाहिँ फुलिरहेकै छ अहिले पनि फुलिरहेकै छ अन्त यस्तो लहरे फुलहरू पनि थुप्रै छन् र बारीमा अहिले काँक्रा फर्सी इस्कुस पनि फलिरहेकै छ भनौँ भने बजारमा सब्जी चाहिँ किन्नु पर्दैन सब्जी र फुलहरू चाहिँ भगवानलाई चढाउनु र भयो फुलहरू चाहिँ टिप्नु टिपेर किनेर ल्याउनु चाहिँ पर्दैन त्यतिमै मलाई व्यस्त छ मेरो रिटायर्ड लाइफ त्यतिमै म व्यस्त छु बिहानदेखिन् दुई बजेसम्म चाहिँ म त्यस्तै काममा बि बिजी छु भन्दै समाप्त गर्छु